अहिलेको यो टेक्नोलोजीको जमानामा इन्टरनेटको जमानामा चाहिँ नेपाली भाषाहरू चाहिँ अलिकति पछि भएको छ अब हामीलाई थाहै छ कि हाम्रो कतिजना एकदम नामी नामी कथा काइ कथाकार कवि कविहरू हुन्छन् तर अब उहाँहरूले लेखेको कवि कथा कविताहरू चाहिँ लाइब्रेरीसम्मै नै समित छन् अब कतिजना यो अहिलेको युवाहरूले पढ्नु त खोज्छन् तर लाइब्रेरीमा गएर पढ्नु त एकदमै जाँदैन नै अहिले किनभने अहिले फोनको जमाना इन्टरनेटको जमानाले गर्दाखेरि इजिली हामीले सर्च गरेर पाइहाल्छ बुक्स हुन्छ कि एउटा पिडिएफ फर्मेटमा पाइहाल्छ होइन तर यो चाहिँ एउटा कमी छ जुन चाहिँ चाहिँ हामी नेपालीको अब हामी नेपालीहरू भएर चाहिँ अब एउटा अलिकति एड्भान्स वेमा चाहिँ लिनुपर्छ किनभने अब इन्टरनेटले मान्छेहरूले इन्टरनेट थ्रू नै यसो पढौँ भनेर खोज्छ लाइब्रेरीमा त मेरोअनुसार चाहिँ जाँदैन मान्छेहरू त्यहाँ लाइब्रेरीमा गएर पढ्दैन त्यही भएर चाहिँ हाम्रो भाषालाई चाहिँ इन्पोर्टेन्स दिनुपर्छ यसो इ बुक्सहरू यो जुन चाहिँ बुक्समा कविता कथाहरू छ त्यो चाहिँ एउटा पिडिएफ फर्मेट बनाएर चाहिँ एउटा इन्टरनेटमा अपलोड गरेर चाहिँ अब यसरी नै हाम्रो नेपालीहरूलाई चाहिँ नेपाली नै भाषा सरल भाषालाई चाहिँ एकदम हामी अझै उँभो लगाउने कोसिस गर्नुपर्छ है त्यही हो मेरो आफ्नो सोचमा चाहिँ इन्टरनेटद्वारा चाहिँ हामी अझै नै आगे अगाडि बढ्नुसक्छौँ